हाम्रो गाउँमा चाहिँ हामी खेतीपातीमा चाहिँ हामी अलैँची र धान रोप्ने गर्छौँ अनि हामी साग सब्जीमा चाहिँ हामी धेरै सब्जीहरू रोप्ने गर्दछौँ जस्तै मुला साग गाजर करेला काँक्रा इत्यादि गाई बस्तुमा चाहिँ हामी सुँगुर गाई बाख्रा इत्यादि पाल्ने गर्दछौँ